अस्ति भर्खर आइतबारको दिन मैले फ्लिपकार्टबाट एउटा जिन्स राम्रो लागेर अर्डर गरेको थिएँ जिन्स प्यान्ट तर दुई तिन दिन बाद आउँदाखेरि एकदमै जब मैले त्यो प्याकेज खोलेँ एकदमै नराम्रो लागेको क्या किनभने मैले जस्तो त्यो फोटोमा भिडियोमा रिभ्यु हेरेर किनेको थिएँ अर्डर गरेको थिएँ तर एक्चुल आइपुग्दाखेरि धेरै नराम्रो रहेछ क्या हो त्यसको कलर पनि डिफ्रेन्ट फोटोमा भन्दा टोटल्ली डिफ्रेन्ट अन्त प्यान्टको त्यो क्वालिटी पनि अर्कै खालके रहेछ किनभने मैले अर्कै हेरेर अर्डर गरेको थिएँ तर उयो गर्दाखेरि मैले पाउँदाखेरि अर्कै पाएँ म अबदेखि किन्दिनँ होला क्या अनलाइन मलाई अब भरोसा पनि लाग्नु छोडिसक्यो अनलाइनमा त बरू अफलाइनै किन्छु हेरेर छानेर छामेरै किनेको राम्रो जस्तो लाग्यो मलाई त अनलाइनमा चाहिँ म अबदेखि किन्दिनँ